मैले अस्तिको हप्ता कन्डिसनर किनेको थियो हो यस्तो राम्रो थियो मेरो कपाल कस्तो ड्राई भएको थियो अहिले त एकदम राम्रो भएको छ अनि त्यो त्यो कन्डिसनरले चाहिँ कपाल लामो पनि हुँदो रहेछ पहिला मेरो कपाल सानो थियो अहिले लामो भयो र पहिला मेरो कपाल मतलब काइँयोले कोर्दा पनि कोरिनु खोज्थेन अहिले त हातले मिलाउँदा पनि छपक्कै मिल्छ यस्तो राम्रो भएको छ अनि कपाल चाहिँ एकदम सिलिक्क भएको छ मान्छेहरूले हेर्दा पनि के लगाउँछौँ के युज गर्छ कपाल के गऱ्यो भनेर भन्छ हो अनि होइन त यो त मेरो कन्डिसनर लगाएको थियो त्यही भएर भएको सेन्ट पनि एकदम मिठो आउँछ यसको भन्दै थियो अनि मैले भने कि राम्रो छ आज ए एक हप्ता अगाडि लगाएको थियो अहिलेसम्म राम्रो छ अनि अनि कपाल चाहिँ एकदम लामो भयो मेरो अहिले सबले मलाई हेरेर भन्छ यो कन्डिसनरको दाम कति हो यो कन्डिसनरको दाम चाहिँ एकदम कम्ती छ महँगो छैन बेसी अनि यो कन्डिसनर चाहिँ तपाईँले अनलाइनमा पनि मगाउनु सक्नु हुन्छ मलाई एउटा दिदीले भन्नु भएको थियो यस्तो राम्रो छ भनेर एकदम राम्रो रहेछ अनि यो कन्डिसनर लगाएर चाहिँ के मलाई आमाहरूले पनि भन्छ मलाई पनि ल्याइदिनु भनेर सब यस्तो युज गऱ्यो भने मेरो कपाल एकदम राम्रो भएको छ अहिले केही पनि छैन त्यस्तो ड्राइहरू भएको छैन यो कम्पनी राम्रो रहेछ यसमा बहुत ज्यादा अनि अहिले मैले साथीहरूलाई पनि किन्नु भन्छ उनीहरूले पनि किनेर लगाएको थियो यस्तो राम्रो छ कन्डिसनर त अर्को साथीहरूले पनि माँग्दै थियो हो अनि यो कन्डिसनर लगायो भने चाहिँ के हुन्छ भन्नु त एकदम मतलब केश फुर्रर परेको हुन्छ हो अब छोडेर हिँँड्दा पनि एकदम सिल्की साइन गर्छ अनि कपालमा केही लगाउनु पनि पर्दैन एकदम राम्रो भइरहेको छ मेरो कपाल अनि बान्यो भने पनि खोल्यो भने पनि एकदम राम्रो देख्छ बाटेर खोल्यो भने पनि केही पनि मतलब त्यस्तो देख्दैन पहिला त मेरो कपाल एकदम कार्लाङ किर्लिङ थियो हो अहिले त कस्तो सिल्की मजाको भइरहेको छ बाट्यो भने पनि बान्यो भने पनि जे गर्नु पनि सक्छ खोपा गर्दा पनि हुन्छ अनि अहिले चाहिँ यो यसमा डिसकाउन्ट भएको छ डिसकाउन्ट भएको छ एकदम अनि बहुत नै अफरमा दिइरहेको छ अहिले यो कम्पनीहरूले नयाँ नयाँ निस्केको हो एकदम राम्रो छ मेरो सब साथीहरूले युज गर्छ अनि यो कन्डिसनर चाहिँ किन्नु नबिर्सनु किनकि यसमा दाम पनि कम्ती छ र तपाईँको कपाल पनि एकदम मजाको मिल्छ हो राम्ररी मिल्छ जे गर्दा पनि हुन्छ

यो कन्डिसनर चाहिँ तपाईँलाई एकदम मजाले मतलब लगाउनु पर्छ एकदम मतलब लगाउनु पर्छ हो त्यसको एक दुई मिनट एकछिन राखिदिनु त्यसको बादमा धुनु यस्तो सिल्की एन साइन गर्छ तपाईँले देखेर मक्ख पर्नु हुन्छ एकदम फिल्मको हिरोइन जस्ती देख्छ हो अनि यस्तो कपाल मतलब हेऱ्यो भने के हो मान्छेहरूले भन्छ स्ट्रेट गरेको तिमीले कपाल यस्तो राम्रो स्ट्रेट पारेको जस्तै देख्छ यस्तो राम्रो तपाईँले केही लगाउनु पर्दैन यसमा युज गर्नु पर्दैन तेलहरू त्यो लगायो भने यस्तो राम्रो हुन्छ यस्तो राम्रो हुन्छ तपाईँले देखेर छक्क पर्नु हुन्छ कि यो मेरो कपाल हो पहिलाको कपाल र अहिलेको कपाल हेर्दा त खोइ यस्तो अचम्भित हुनु हुन्छ नि मेरो कपाल त अब तपाईँले देख्नु भएको छैन तर एकदम राम्रो छ हो अनि यो चाहिँ एकदम सस्तो कि तपाईँलाई अगर चाहिएको छ भने कुनै पनि दोकानमा गएर तपाईँले मगाउनु सक्छ वा त अनलाइनमा पनि गर्नु सक्छ एकदम कम्ती भन्दा पनि एकदम कम्ती छ क्या मेरो साथीहरू पनि एकदम खुसी भएको छ अब यता उता हिँड्दाखेरि पनि सबको नजर के हाम्रो साथी मेरो साथी म अनि जसले पनि लगाएको छ अहिलेसम्म तिनीहरूलाई सबलाई यस्तो राम्रो भन्छ पनि मान्छेहरूले मलाई पनि ल्याइदेऊ मलाई पनि ल्याइदेऊ अब एकदम राम्रो एकदम राम्रो अरू कम्पनीको मैले बहुतको युज गरेको छ हो अरू कम्पनीको त्यति खास छैन क्या कति गरेको थियो कस्तो ड्राई भएको थियो मेरो केश कस्तो मतलब बानेर छाड्दा पनि कस्तो भएको थियो हो कार्लाङ किर्लिङ कार्लाङ किर्लिङ काइँयोले कोर्दा पनि काइँयो नै अड्कन्थ्यो अहिले त यस्तो सिल्की भएको छ यस्तो सिल्की भएको छ मतलब दस बाह्र दिनसम्म नकोर्दा पनि यस्तो राम्रो देख्छ पनि तपाईँले स्ट्रेट कट गरेको कपाल कस्तो देख्छ त्यस्तै सेम अनि त्यस्तो कप यस्तो कपाल देख्छ कि नभन्नु सबले देखेर छक्क पर्छ क्या एकदम राम्रो कम्ती दाममा मिलेछ किनिहाल्नु र नबिर्सनु यस्तो किन्नु अनि सबले यही युज गर्दैछ अहिले हाम्रो यताको मैले भनेको थियो नि त सबलाई यस्तो राम्रो देख्छ एक ताल युज त गरी हेर्नु तपाईँ कसैले पनि मानेको थिएन मैले भन्दाखेरि हो सबले भन्दै थियो ए यसले फेरि खराब भयो भने के भयो भने के भयो भने होइन तर यो सेम्पोमा चाहिँ के भन्नु त तपाईँलाई राम्रो यसमा चाहिँ तपाईँलाई ग्यारेन्टी पनि दिएको हुन्छ क्या मतलब यति दिनसम्म यस्तो हुन्छ यति दिनसम्म यस्तो हुन्छ भनेर एकदम मिठो वासना हुन्छ नि जस्तो कि खुसबु यस्तो मिठो आउँछ यस्तो मिठो आउँछ पर परको मान्छेहरूले पनि यस्तो सुँघेर क्या थाहा पाउँछ कि को कसले यो लगाएको छ पर्फ्युम के हो भनेर सोध्नु आउँछ मलाई म त एकदम खुसी हुन्छु कि मेरो मतलब कन्डिसनर लगाएर यति राम्रो भएको छ अनि अहिले त अरू अहिले हाम्रो गाउँमा मात्र होइन वल्लो पल्लोको गाउँहरूको मा नि मान्छेले थाहा पायो होइन अनि वल्लो पल्लो गाउँको मान्छेहरूले पनि भन्छ कहाँबाट लिएको कसरी लिएको सब मैले बताइदिइ रहेको छु सबले हाम्रो गाउँ र अरू गाउँमा पनि अहिले यो फेमस भएको छ यस्तो राम्रो स्याम्पो साँच्ची पनि मैले कतै पनि देखेको थिइनँ हो अनि यो सेम्पोको मतलब मैले पनि फर्स्ट त विश्वास गरेको थिइनँ राम्रो हुन्छ भनेर भन्नु भएको थियो मान्छेहरूले कतिले मैले पनि सुनेर लगाएको हो अनि राम्रो हुन्छ भनेर मेरो केश यस्तो ड्राई थियो मतलब अरू कन्डिसनरहरू युज गरेर गेरेर गरेर गरेर एकदम ड्राई भएको थियो झन् झन् झन् झन् जति युज गऱ्यो त्यति तर यो अरूहरू जस्तै रहेनछ अर्को कन्डिसनरहरू जस्तै यो लगाए पछि तपाईँले मतलब टाउको एक हप्तासम्म नधुँदा पनि तपाईँको एकदम यसमा खुसबु बसिरहन्छ नधुँदा पनि एकदम मिस मिठ्ठो वासना आउँछ अनि तपाईँ यता उता जाँदा पनि मान्छेहरूले तपाईँलाई नै हेर्छ तपाईँकोमा जान्छ नजर कसले लगाएको कस्तो दामी कहाँबाट मतलब यो लगायो के लगाएको छ सेन्ट लगाएको छ कपालमा के लगाएको छ यति सिल्की छ होइन स्ट्रेट गरेको भन्दा पनि यति राम्रो हुन्छ कपाल यति राम्रो हुन्छ तपाईँ नभन्नु अरूहरूले मतलब कतिले यताको कतिले किनेको छ नि नभन्नु सबले यसको बढी बढाइ गर्छ सब भन्दा पनि सब अहिले फलना चिलनाहरू पनि आउँछ मलाई धन्यवाद तपाईँले गर्दा मेरो कपाल यति राम्रो भयो भनेर अनि अहिले त केटीहरूले मात्र होइन केटाहरूले पनि युज गर्नु थाल्छ हौ नभन्नु मेरो मेरो बाबाले खुदै युज गर्नु हुन्छ अहिले बाबाको पनि कपाल राम्रो भएको छ अहिले अब ए तालुमा हल्का कपाल थिएन कपाल पनि हल्का फुल्का आउँदो रहेछ त्यो लगाए पछि कन्डिसनरले पनि हो यस्तो राम्रो कन्डिसनर तपाईँ सोची हेर्नु त एक ताल यस्तो राम्रो कन्डिसनर तपाईँले लगायो भने तपाईँको केश कस्तो होला एकदम स्वर्गको अप्सरा हुन्छ पनि त्यस्तै हो अमुइ अनि अहिले त हामी मतलब अस्ति भर्खर म गएको थियो देल्ली गएको थियो त्यहाँको मान्छेहरूले पनि हेरेर एकदम छक्कै भयो कस्तो राम्रो केश यो के लगाउनु भएको छ तपाईँले भनेर अनि मैले भनेँ कि यो कन्डिसनर हो यो यो कन्डिसनर हो यति यति दाममा पाउँछ भनेर भन्यो हो अनि ए हो साँच्चीकै हो भनेर भन्यो अनि मैले अडर गरेर पनि उसलाई ल्याइदियो अनि उसले भन्यो कि मेरो ड्राई भयो भने भनेर भन्दै थियो अनि ए त्यस्तो केही हुँदैन मेरो फुल ग्यारेन्टी भनेर मैले भने मेरोमा मलाई यति भरोसा छ यो कन्डिसनरमा मैले खुदले मतलब उसलाई भने कि यस्तो ड्राइहरू भयो भने बरु तपाईँलाई म त्यो पैसाको पनि डबल दिन्छु जे भन्यो तपाईँले त्यही गर्छु यति साह्रो विश्वास भइसक्यो मलाई जो कि मलाई पहिला थिएन जब मैले युज गर्थिनँ तब मलाई थिएन कि यस्तो हुन्छ भनेर अनि यस्तो राम्रो कन्डिसनर चाहिँ के तपाईँले मतलब यो मतलब यो दुनियाँमा काहीँ पाउनु हुँदैन कि नयाँ नयाँ निस्केको छ यति राम्रो छ नि तपाईँले कुरा गर्नु सक्नु हुँदैन अनि यस्तो कन्डिसनरहरू चाहिँ अब यता उता जता पनि गयो म यहाँ त हाम्रो साथीहरूले पनि भन्दै थियो अस्ति म यस्तो जगा गएको थियो यस्तो यस्तो भन्दै थियो यति मान्छेहरूले हेर्दै थियो बजारको भिडमा जाँदा पनि सबले आफूलाई मात्र हेर्ने के आफ्नो केशलाई मात्र एकदम अँध्यारो भयो भने पनि यस्तो राम्रो टल्किने तपाईँलाई मतलब लाइट बाल्नु पनि पर्दैन यति राम्रो यति राम्रो तपाईँ सोच्नु त यति राम्रो कन्डिसनर तपाईँले काहीँ पनि पाउनु हुँदैन यो मतलब यो भारतमा काहीँ पनि पाउनु हुँदैन तपाईँले सुन्नु भएको छ होला चाइनाको यस्तो चाइनाको उस्तो वा त अरू जगाको राम्रो राम्रो हुन्छ तर होइन उनीहरूको त छिटो ड्राई भइहाल्छ होइन त्यस्तो भए पछि किनकि केमिकलहरू लगाउँदै के के गर्दै युज गर्छ तर यस्तो केही पनि त्यस्तो नराम्रो केमिकल पदार्थहरू लगाउँदैन यो एकदम नेचरल बनाएको हुन्छ यस्तो राम्रो तपाईँ गएर हेर्नु पनि सक्छ एक ताल युज गर्नु युज गर्नु नबिर्सनु होला यति नै छ मेरो अब मेरो कपाल त अब यो लगाएर यति राम्रो भएको छ अहिले पनि म बात गर्दखेरि सबले मलाई हेर्दैछ अनि होइन यस्तो मतलब तपाईँ पनि किन्नु होस् कम्ती दाम छ भनेर भने मैले अनि भयो त यति नै हो मेरो यो भन्दा अझ बहुत छ बढी बढाइ त तर अहिले चाहिँ केही पनि मलाई यस्तो मान्छेहरूले पुरा हेर्दैछ त्यो भएर लाज लाग्दैछ